म आलिपुरदेखि सिलगुडीसम्मन ट्रेनमा सफर गरेको छु र मलाई सफर गर्नु रमाइलो लाग्यो र त्यससको ट्रेनभित्र हामीलाई धेरै मादलहरू बजाएर आउँछ हामी त्यसलाई पैसाहरू दिन्छौँ र त्यसमा रमाइलो हुन्छ र यस्तै हामीलाई झालमुरीवाला चियावालाहरू त्यस्तै भन्दै भन्दै आउँछ र हामी त्यो खान्छौँ र रमाइलो हुन्छ जस्तै हामी साथीहरूसँग हिँड्छौँ त्यहाँ नजाराहरू हेर्नु पनि रमाइलो लाग्छ र त्यहाँ ट्रेनभित्र चाहिँ हामीलाई केही चिजको कमी हुँदैन र हामीलाई पानीहरू पनि त्यतिकै पाउँ पाउँ पाइराख्छ र हामीलाई रमाइलो हुन्छ